यसै त खुसी बनाउने कुराहरू है साधनहरू त धेरै छन् घरैभित्र आफ्नै हातमा सबैभन्दा ठुलो साधन त अहिलेको समय अनुसार मोबाइल हो जो चाहिँ हरपल आफ्नो साथमा हुन्छ मोबाइलमा चाहिँ विशेष म सोसियल मिडियापट्टि जान्छु है सोसियल मिडियामा म फेसबुक र युट्युबलाई चाहिँ चलाउन मन पराउँछु युट्युबमा म विभिन्न प्रकारको कार्यक्रम हेर्छु देश विदेशदेखि लिएर धार्मीक कार्यक्रमहरूदेखि लिएर पोलिटिकल द्याट मिन्स राजनैतिक कुराहरूलाई पनि म हेर्न मन सुन्नु अनि हेर्न रुचाउँछु युट्युब चाहिँ म यस कारणले पनि रुचाउँछु हेर्न अथवा सुन्न रुचाउँछु सुन्नलाई मात्र पनि साह्रै सजिलो युट्युब चाहिँ मतलब खाना पकाउँदै गर्दा पनि युट्युब खोलेर सुन्न सकिन्छ भिडियो हेर्नै पर्छ भन्ने त्यस्तो केही जरुरी छैन हेर्न मन लागेकको बेलामा हेर्न सकिन्छ नभए सुन्न सकिन्छ जुन सुविधा चाहिँ हामीले फेसबुकमा त्यति सजिलोसँग पाउन सक्दैनौँ फेसबुक पनि मलाई मन पर्छ फेसबुकमा पनि म संलग्न हुन्छु कमेन्टहरू गर्न मलाई खुब मन पर्छ विशेष गरेर राजनैतिक क्षेत्रमा समय पाउँदा म केही लेखहरू पनि लेख्ने कोसिस गर्छु तर लेखहरू सिद्ध्याउन चाहिँ मलाई समय लाग्छ किनभने म धेरै समय पाउन सक्दिनँ मलाई मन पर्छ छोटो छोटो कथाहरू अथवा संस्मरणहरू आफ्नो जीवनमा घटेका त्यस्ता घटनाहरू लेख्न मन लाग्छ लेख लेख्छु पनि कोही बेला पोस्ट गर्छु कोही बेला चाहिँ समय लाग्छ पोस्ट गर्न लेखी सि लेखी सिद्ध्याएर पोस्ट गर्नुमा तर पनि मलाई लेख्न मन लाग्छ

त्यस बाहेक मोबाइल बाहेक अर्को मनोरञ्जन दिने दोस्रो कुरा त घरमा टिभी हो टिभीमा त अब सिधै हामी सजिलोसँग समाचारै सुन्छौँ मलाई अब त्यो सिरियलहरू त्यति हेर्नु मन लाग्दैन देश विदेशका केही समाचारहरू हेर्छु विशेष गरेर तर म टिभी हेर्ने समय त्यति पाउनु सक्दिनँ सबैभन्दा सजिलो चाहिँ घरको काम गर्दै गर्दा चाहिँ युट्युब नै हो हामी आमा जातिलाई चाहिँ सजिलो त्यस बाहेक म खाना पकाउनुमा पनि केही मात्रामा रुचि राख्छु धेरै रुचि राख्न सक्दिनँ तर पनि घरभित्र एउटा आमाले पकाएर परिवारलाई दिन पर्ने पकवानहरू चाहिँ पकाउँछु दिन्हुँ पकाउनु पर्ने खानाहरू त यसै त पकाइन्छ समय समयमा यसो पकवानहरू पनि पकाउँछु यस्ता पकवानहरू चाहिँ मैले विशेष मेरो आमा दिदीहरूबाट सिकेर आएकी हुँ केही मात्रामा रुचि लाग् लाग्छ त्यस्तोहरू पकाउन त्यस्तो खानाहरू पकाउन त्यस बाहेक म उब्रेको समय मतलब समय मिलाएर चाहिँ बुकहरू त पुस्तकहरू पनि पढन मन गर्छु पुस्तकहरूमा चाहिँ विशेष मलाई उपन्यास कथा सङ्ग्रह मन पर्छ पढ्छु त्यस्तै अब फेसबुकमा पनि म पोस्ट भएर आएका त्यस्ता कथाहरू कविताहरू पनि पढ्छु राजनैतिक लेखहरू पनि पढ्छु त्यस बाहेक

गार्डनिङ धेरै ठुलो मात्रामा त होइन यसै फुलहरू फुलाउन मन पर्छ फुलहरू त्यो त त्यसै पनि आकर्षित गर्छ सबैलाई फुलहरूमा मलाई गुलाबको फुल साह्रै मन पर्छ कोसिस गर्छु यता यताउता बट म कलेक्ट गर्छु है अन्त सङ्ग्रह गर्ने कोसिस गर्छु यस्तो मतलब रुचि हुँदाहुदै पनि म बागवानी मतलब यो फुलहरू फुलाउने मतलब स्याहार गर्नु म चाहिँ त्यस्तो सक्दिनँ मतलब मलाई त्यस्तो रुचि हुँदाहुँदै पनि मैले त्यो कतिवटा आइडिया हुँदैन मलाई त्यसले गर्दाखेरि कतिवटा फुलहरू असमयमा मरेर पनि जान्छ त्यस बाहेक म घरमा यसो पशु प्राणीहरू पनि विशेष अब यो पेटहरू पाल्ने विशेष बिरालो चाहिँ मलाई मन पर्छ है उनीहरूसँग बात गर्नु मन पर्छ यस्तै प्रकारले नै मलाई खुसी तुल्याउने थुप्रै चिजहरू छ साधनहरू त छ सबैसँग म थोरै थोरै समय बिताउँछु सबैभन्दा बेसी समय चाहिँ मेरो त्यही हो घरको कुनै पनि काम गर्दाखेरि चै मोबाइल खोलेर मोबाइलमा युट्युब हेर्न चाहिँ म खुबै रु रुचाउँछु मतलब युट्युबबाट विभिन्न प्रकारको समाचारदेखि लिएर रोचक घटनाहरूदेखि लिएर विश्वका अच्चमलाग्दा घटनाहरू सुन्न सकिन्छ सुन्छु त्यसैले मलाई समय काट्न चाहिँ सजिलो लाग्छ यस्ता कुराहरूले मलाई खुसी दिन्छ त्यस बाहेक गफ अब कोही बेला मेरो आफन्त दिदीहरू आउनुहुन्छ गफ गर्न मलाई मन लाग्छ फोनमा गफ गर्छु कोही बेला साथीहरूसँग त्यो पनि त्यसले पनि मलाई मतलब आनन्द दिन्छ